हाम्रो चाहिँ एउटा एसएचजिको सेक्रेटरीहरूको सबैको एउटा ट्रेनिङ थियो है अब त्यो ट्रेनिङमा चाहिँ अब मसँग एकदमै अब नमिल्ने मेरो कुरामा उस उसको कुरा नमिल्ने उसको कुरोमा मेरो कुरा नमिल्ने त्यस्तो व्यक्ति थियो एकजना है मैले चाहिँ ऊसँग अब काम गर्नु पर्ने थियो अब यो न यो काम नगरि पनि नहुने अब हामीलाई सेक्रेटरी सेक्रेटरी मिलेर यो काम गर्नै पर्ने थियो त्यति बेला चाहिँ अब त्यहाँनिर गएर हामीले अब धेरै कुराहरू पनि सिक्नु पायौँ तर अब हामी एकसाथ बसेर त्यो काम त्यो काम त गऱ्यौँ त्यो कामलाई हामीले सक्सेस गऱ्यौँ तर हामी एक अर्कासँग चाहिँ अब त्यस्तो अब एकदमै बोलेर नजिकमा गएर चाहिँ होइन हाम्रो चाहिँ अब किनभने आफ्नो आफ्नो आइडी हुन्छ त्यो आइडी अनुसार हामीलाई काम बाँडी दिनु हुन्थ्यो अन्त काम बाँडेर चाहिँ हामीले चाहिँ त्यसरी उसले उसको आइडीबाट आफ्नै काम गर्थ्यो मैले मेरो आइडीबाट आफ्नै काम गर्थेँ त्यसरी चाहिँ हामीले काम गऱ्यौँ